र मैले चाहिँ एउटा ब्लेजर चाहिँ अनलाइन अनलाइन अर्डर गरेको थिएँ है अब अनलाइन अर्डर गरेँ होइन मैले एउटा ब्लेजर अनलाइन अर्डर गरेको थिएँ अमेजोन ब अमेजोन भन्ने एउटा कम्पनीबाट अर्डर गरेँ मलाई चाहिँ यति कुरा नराम्रो लाग्यो कि मैले जुन चाहिँ प्रकारले त्यो मेन्यू मेन्यू हेरेको थिएँ धेरै किसिमको ब्लेजरहरू हेर्दा नि धेरै राम्रो राम्रो थियो मैले त्यहाँ हेरेको मेन्यूमा चाहिँ तर जब मेरो सामान आयो जब मैले त्यो सामानलाई खोलेर हेरेँ त्यतिखेर चाहिँ त्यो मैले जुन चाहिँ प्रकारले त्यो मेन्यूमा देखेको देखेको थिएँ त्यो चाहिँ मैले देखिन क्या त्यसको डिजाइनहरू पनि मेैले जुन चाहिँ अर्डर गरेको थिएँ त्यो भन्दा चाहिँ धेरै भिन्न धेरै भिन्न धेरै घिनलाग्दो क्या भिन्नता धेरै थियो त्यो डिजाइनहरूमा पनि अब मलाई चाहिँ यस्तो लाग्यो कि अनलाइन अर्डर गर्नु चाहिँ अब मेरो एक्सपिरियन्स चाहिँ राम्रो छैन क्या अब मलाई चाहिँ नराम्रो लाग्यो अब साइजहरू पनि फिटिङ छैन एकदमै ठुलो र त्यसको डिजाइनहरू जुन प्रकारको मैले देखेर अर्डर गरेँ त्यो त्यो प्रकारको डिजाइनहरू थिएन अब मैले जुन प्रकारले हेरेर अर्डर गरेँ त्यसमा चाहिँ मेरो एक्सपिरियन्स चाहिँ हनड्रेडमा चाहिँ टेन पर्सेन्ट पनि राम्रो छैन र म मलाई चाहिँ यस्तो लाग्यो कि अनलाइन अर्डर गर्नुभन्दा चाहिँ मैले त्यो सामान अनलाइन अर्डर गरेर किन्नु भन्दा चाहिँ म खुदै गएर एउटा दोकानतिरबाट किनेकै राम्रो हुँदोरहेछ मेरो जुन प्रकारको एक्सपिरियन्स रह्यो त्यो चाहिँ एकदमै नराम्रो नै रह्यो